पश्चिम बङ्गालमा व्यवसायको लागि मुख्य अवसरहरू चाहिँ के के हुन् भने अब जस्तो यो भयो होइन यो एरियामा चाहिँ यो पश्चिम बङ्गालमा चाहिँ अब बेसी जस्तो यो चियापत्तीको खेती है चियापत्तीको खेती गरिन्छ चियापत्तीको खेतीबाट पनि व्यवसायहरू गर्छ होइन चियापत्तीबाट पनि व्यवसाय गरेर अनि यो भयो अब हामीले जगा जगामा हेर्न सक्छौँ होइन जस्तो अब यो रिजोर्टहरू खोल्यौँ रेस्टुरेन्टहरू होइन रेस्टुरेन्टहरू रिसोर्टहरू होइन आफ्नो आफ्नो रेस्टुरेन्ट रिजोर्ट कसैले हेरिरहेको छ कसै अब रिपोर्टर कसै भयो अब यो आफ्नो गाडी किनेर ड्राइभर राखेर होइन आफ्नो व्यवसायहरू गरी नै रहेको छ र कसै कसैले चाहिँ अब कसै कसैले चाहिँ यो सानो सानो गाउँमा चाहिँ अब हाम्रो यो गाउँ बस्तीमा चाहिँ हेर्न सक्नु हुन्छ तपाईँले होइन जस्तै अब आफ्नो आफ्नो घर अगाडि आफ्नो आफ्नो सानो सानो दोकान खोलेर होइन आफ्नो सानो सानो दोकान खोलेर आफ्नो जीविका यापन गरिरहेको छ आफ्नो व्यवसायहरू त्यसरी चलाइरहेको छ अनि अब यो कति भयो यो सुपारी होइन सुपारीको खेती गरेर आफ्नो सुपारीको खेती गरेर पनि भि धेरै जस्तो नै अब मानिसहरूले होइन आफ्नो व्यवसायहरू गरी नै रहेको छ सुपारीको खेतीले यो कोदोको खेतीहरू भयो धानको खेतीहरू भयो होइन अब यो यहाँदेखि अझै माथि माथि हामी हेर्दै जहाँ अब हामी हेर्दै गयौँ भने त यहाँ यता चाहिँ अब धेरै जस्तो नै रिजोर्टहरू होइन अब मान्छेहरूले आफ्नो आफ्नो जमिनमा आफ्नो आफ्नो घरमा रिजोर्टहरू खोलेर यो होटेल्सहरू खोलेर होइन आफ्नो जहाँ अब होमस्टेहरू खोलेर होइन उयो आफूले अब यो होटेलमा गेस्टरुमहरू खोलेर होइन अनि अब कतिले यसरी अब घरको अगाडि नै यो दोकानहरू खोलेर सानो सानो स्टोरहरू खोलेर कतिले अब आफ्नो यो भयो लुगाको स्टोरहरूले खोलेर कसैले अब यो ग्रोसेरी सपहरू खोलेर होइन ग्रोसेरी सपहरू पनि धेरै जस्तो ने लै खोलेर है अनि अब कसै कसैले चाहिँ आफ्नो जीविका चाहिँ व्यवसाय चाहिँ कसरी गरिरहेको छ भने यो भयो अब लुगा दोकान लुगा दोकान खोलेर पनि आ कति धेरै नै बेसीजनाले नै अब यो आफ्नो व्यवसायहरू नै उयो गरी नै रहेको छ है अनि कतिले चाहिँ अब धेरै जस्तोले चाहिँ यो चियापत्ती बगानहरूबाट पनि व्यवसाय नै गरी नै रहेको छ चियापत्ती बगानबाट अन्त अब यो उयोहरूमा चाहिँ भयो रिजोर्टहरू है रिजोर्टहरूमा पनि धेरै नै अबको धेरै नै डेभलोप नै भइरहेको छ आफ्नो आफ्नो रिजोर्टहरू खोलेर आफ्नो आफ्नो होटेल्सहरू आफ्नो आफ्नो स्टोर्सहरू आफ्नो आफ्नो प्लेग्राउन्डहरू आफ्नो आफ्नो आफूले केही न केही गरेर पनि अब धेरै नै सबैजनाले प्रायः जसो सबैजनाले नै व्यवसाय नै गरी नै रहेको छ